ब्रह्माण्डका ताराहरू र ग्रह जसरी मिलेर बस् बसेका छन् अलग अलग भए पनि त्यसरी हामी पनि अ अर्कै अर्कै भएर पनि मिलेर बस्नु बस्न सक्छौँ भन्ने जस्तो मलाई लाग्छ